मेरो मेरो विचारमा चाहिँ सबल पक्ष लाग्छ मलाई जतिकै दु ख आइलागे पनि म डटेरै जानेछु जस्तै दुसो जस्तै आइलागे पनि म त्यसलाई म डटेरै म जानेछु जान्छु र त्यस कारणले म चाहिँ कहिले पनि कमजोर हुनु कमजोरी हुनु चाहिँ म चाहन्न मलाई दु ख लाग्छ त्यो अर्काले दु ख पाएको अर्काले भनाइ खाएको अर्काले अर्काको दुःख अर्काको दु ख हेर्दाखेरि चाहिँ मलाई चाहिँ अलिक दु ख लाग्छ मलाई कमजोरी चाहिँ त्यति नै हो मेरो